स्थानीय खेलकुद कार्यक्रमहरू सञ्चालन गर्न सकिने मेरो क्षेत्रमा स्टेडियमको नाममा एउटा गोर्खा स्टेडियम छ अनि ठुला मैदानहरूको नाममा एउटा गोर्खा दु ख निवारक सम्मेलनको मैदान छ र यहाँका स्थानीय जनताले त्यसलाई प्रयोगमा ल्याइराखेकै छ गोर्खा स्टेडियममा हामीले वार्षिक रूपमा स्वतन्त्रता दिवस है उसरी नै फुटबल खेलको आदिको निम्ति उपलब्ध पनि गराएको हुन्छ सम्बन्धित व्यक्तिहरूले र त्यसमा हामीले सञ्चालन गर्ने काम गर्छौँ उसरी नै गोर्खा दुःख निवारक सम्मेलनको खेल मैदानमा पेम्बा डोमा भलिबल जस्ता प्रतियोगिताहरू अनि विभिन्न कार्यक्रमहरू त्यहाँनिर सम्पन्न गर्ने काम गरिएको हुन्छ र त्यसको उपयोग हामी सबैले गरिराखेकै छौँ यहाँका जनता जनताले विशेषगरी स्थानीय जनताले प्रयोग गरिरहेको छ